मलाई गायन छेत्रमा चाहिँ अतिनै रुचि लाग्छ जस्तो अब कुन प्रकारले हुन्छ एउटा अभ्यास गर्ने ट्राई गरेको छु कोसिस गर्छु किन भने म कतिवटा झरनातिर पनि जान्छु झरनामा गएर यसो स्वर तानी हेर्छु झन्डै झन्डै मिले जस्तो पनि लाग्छ र कतिवटा कुरा एउटा आई आई पनि सकेछ कतिवटा गाउनु पनि सक्छु मैले एकदमै आशा लाग्छ खुसी पनि छ साथीहरू ले पनि भन्छ कि निकै कस्तो प्रकारले के गऱ्यो हौ भन्ने खालको पनि लिन्छ अब त्यो कतिवटा अड्किने घोर्ले सोर कस्तो हुनेलाई कतिवटा लाइनमा ल्याउनको लागि चाहिँ त्यही रहेछ आफ्नो एकान्त जग्गा वन जङ्गल कोही न भएको ठाउँतिर गएर एकदम खुल्ला रूपले चाहिँ आफ्नो आवाज निकाल्नु तान्नु सक्नु पर्ने रहेछ जो बेसी आफ्नो घाँटीलाई चाहिँ खडा गरेर उचालेर चाहिँ गाउनु न हुँदो रहेछ त्यसमा भित्र असर पर्दो रहेछ ठिकैको लेभल राखेर कुन चाहिँ अब स्केलको गीत हो स्केलमा निकालनु सक्नु पर्दो रहेछ भन्ने कुरोलाई चाहिँ आफूले आफैँलाई नै निकै नै जाँच गरेँ त्यसमा चाहि कुनैपनि एउटा अभ्यास लिएको मानिसहरूसँग पनि निश्चय नै सम्पर्क राखेर गर्नु थालेपछि धेरै नै हाम्रो अगाडि बढ्नु सक्ने रहेछ आफ्नो आवाजलाई र किन भने अब यो गायन क्षेत्रमा रुचि राख्छु जब मेरो ज्ञान आयो तब मैले कतिवटा त्यति बेला त अबो रेडियो सिस्टम थियो पहिलाको रेडियोहरूबाट सुन्थ्यौँ के अरे त्यो हुँदा हुँदै हुँदै त मलाई चाहिँ एकदम मन लाउँथ्यो किनभने त्यो गीतले चाहिँ मेरो कतिवटा चाहना र केहरूलाई मलाई त्यो मिल्दो जुल्दो हुन्थ्यो र त्यसले गर्दा चाहिँ त्यो गीत भन्नेलाई चाहिँ सहज र जीवनमा चाहिँ लिएर नै जानेछु भन्ने चाहिँ मेरो आँट छ र तर कुनै म गायककार त होइन तर गायककार बन्ने चाहिँ एउटा प्रचेष्टा चाहिँ राख्दछु राख्छु जहिले पनि र यसलाई चाहिँ म

जीवनभर नै यो अन्तिम क्षणसम्म म यो गायनलाई चाहिँ अगाडि बढाउने छु